हामी बजारहाट जान्छौँ हामी यहाँबाट ओद्लाबाडी जान्छौँ ओद्लाबाडी जाँदाखेरि हामी चाहिँ टोटोमा जानुपर्छ सिटी अटोमा जानुपर्छ त्यसमा चाहिँ हामीलाई गाडी पाउनु एकदम मुस्किल पर्छ यहाँनिर किनभने जबसम्म त्यो टोटोमा पाँचजना छजना भरिँदैन तबसम्म चाहिँ हामी लाँदैन उनीहरू ड्राइभरहरूले किनभने पोसाउँदैन हामीलाई भन्छन् यहाँदेखि ओद्लाबारीसम्म जानु भने टक्क बिस रुपियाँ लिन्छ एकजनाको भाडा अनि ठुलो त्यो सिटी अटोतिर गयो भनेदेखिको चाहिँ मारुति भ्यानतिर गयो भनेदेखि चाहिँ त्यहाँ पनि त्यस्तै हो पर्खिरहनु पर्छ जतिसम्म उनीहरूको पेसेन्जर भरिँदैन तबसम्म उनीहरूले लाँदैन हामीलाई र हामी अब कोही बेला कस्तो गर्छौँ कि आफूलाई अति हतार छ हामीलाई पुरा अब प उत्ता पनि इमर्जेन्सी छ भनेदेखि चाहिँ हामी टोटो रिजर्व गर्नुपर्छ टोटो रिजर्व गऱ्यो भने टक्क हामीलाई डेढ सौ रुपियाँ लिन्छ टोटोवालाले